मलाई चाहिँ यस्तो जग्गा जान मनलाग्छ कि फोटो खिच्नको लागि हाम्रो जहाँ चाहिँ पाहाड पाहाड होस् हो अनि पाहाड होस् त्यहाँ राम्ररी फोटो खिच्न पाओस् अनि नभए यस्तो जग्गा जानुपर्छ कि धाम मन्दिर टाइप मन्दिरतिर जान मनलाग्छ नभए पार्कहरूतिर जान मनलाग्छ त्यो पार्कहरूतिर गएछ भने चाहिँ अलिक राम्रो हो डिजाइनहरू होस् होइन अनि फोटो खिच्नु राम्रो जग्गा हुँदो होस् माउन्टेनतिर गयो भने पनि त्यहाँ बरफहरू होस् अनि फोटो खिच्ने सिनहरू दामी दामी होस् जस्तै पाहाडतिर जाँदाखेरि हामी पाहाडमा चढेर अलिक यस्तो भिर टाइपको फोटो खिच्दाखेरि चाहिँ यसो सहरहरू मतलब गाउँहरू देखियोस् देख्दाखेरि चाहिँ एकदम राम्रो देख्छ कि पाहाडतिर गएको चाहिँ यस्तो जग्गा साथीहरूले अनि पार्कहरूतिर गएछ भने चाहिँ अब केही रुखहरूको केही रुखहरूले केही डिजाइनहरू बनाएको होस् अनि फुलैफुलहरू होस् बसेर फोटो खिच्दा फुलहरू यसरी मुनि चाहिँ फुलहरू मात्रै होस् अनि बसेर फोटो खिच्दाखेरि चाहिँ राम्रो देखियोस् त्यस्तै जग्गातिर चाहिँ जान मनलाग्छ अनि जस्तो मन्दिर मन्दिर भनेपछि अब हाम्रो त मन्दिर पूजा गर्नुको लागि गइन्छ तर पूजा गर्नु मात्रै त होइन नि त फोटोहरू पनि खिच्छ हामीले त्यसै गरेर बाहिर खिच्दाखेरि बाहिरको जग्गा पनि राम्रो होस् फोटो खिच्ने अनि अब हामी कोही बेला चाहिँ अब कतै गाउँहरूतिर चाहिँ घुम्न जान्छ गाउँतिर पनि जाँदाखेरि हामीले फोटोहरू खिच्छ गाउँहरू पनि राम्रो होस् जाने जग्गा जस्तो हामीले हेर्न गए कतै ढाबाहरूतिर जान्छ ढाबाहरूतिर हामी गएर स्विमिङहरू खेल्छ स्विमिङतिर हाम्रो फोटोहरू खिच्नको लागि राम्रो स्विमिङहरू होस् होइन अनि अब ढाबा गइएछ भने पनि ढाबामा राम्रो डिजाइनहरू होस् फोटो खिच्नको लागि राम्रो जग्गा होस् फोटो खिच्नको लागि अनि यस्तै होस् कि अब ढाबातिर पनि डिजाइनहरू होस् डिजाइनहरू होस् अनि के भन्नु अब अझै अनि हामी अनि हामी यस्तो जग्गातिर जान्छ कि अब कता अहिले जस्तो नयाँ निस्केको छ अलिपुर अलिपुरमा निस्केको छ त्यो एउटा के हो त्यसको नाम चाहिँ मलाई थाहा छैन हो तर त्यो त्यसमा जाँदाखेरि चाहिँ स्विमिङहरू खेल्नु जा स्विमिङहरू खेल्ने जग्गा थुप्रै राम्रो राम्रो छ हो अनि स्विमिङ खेल्नुहुन्छ स्लाइड हान्नु पाउँछ पिङ खेल्नु पाउँछ सेल्फी हान्ने जग्गा राम्रो छ त्यस्तो अब राम्रो राम्रो जग्गाहरू हुन्छ हो अनि हामीले सोचेको जस्तै जग्गामा जान पाइएछ भने चाहिँ एकदमै राम्रो हुन्छ अनि हामीले फोटो खिचेको जस्तो कि खिच्न मनलागेको छ त्यस्तो खिच्नको लागि चाहिँ अब मोबाइल पनि राम्रो हुनुपर्यो फोटो खिच्ने जग्गा पनि राम्रो हुनुपर्यो सिनहरू राम्रो हुनुपर्यो हो अनि त्यस्तो जग्गातिर जाँदाखेरि चाहिँ हामीले एकदमै राम्रो लाग्छ कि हामीलाई यस्तो फोटो खिच्यो यस्तो फोटो खिच्यो अब हामीले यस्तो जग्गा त गयो हामीले यस्तो जग्गा घुमेर आयो हामी हेर यी फोटोहरू खिचेको छ त्यस्तो भन्न पाउँछ हो अनि हामी कहाँ चाहिँ जान मनलाग्छ हामीलाई यसै बाहिर जस्तो सहरतिर जान्छ मान्छेहरू सहरतिर गएर कता कता ताजमहलको छेउमा फोटो खिचेको हुन्छ कहिले इन्डिया गेटको छेउतिर फोटो खिचेको हुन्छ हामीलाई पनि त्यस्तो जग्गातिर जानु मनलाग्छ हो अनि त्यस्तो जग्गातिर गएर फोटो खिच्नु मनलाग्छ अब त्यसरी इन्डिया गेट इन्डिया गेटमा गएर हामीहरू सपना छ कि इन्डिया गेटतिर गएर फोटो खिच्ने जसरी राजस्थान राजस्थान मलाई मलाई चाहिँ साह्रै जान मनलागेको छ राजस्थानमा तर यस्तो गरम हुन्छ कि राजस्थानमा अब म त घरमा आफ्नै गाउँमा गरममा बस्न सक्दिनँ राजस्थान गयो तर मलाई फोटो खिच्नु मनलागेको छ कि यस्तो जग्गा गएको छ भनेर देखाउन सकियोस् अनि हामी यस्तो जग्गा गएको छ भनेर देखाउन सकियोस् नभए बाहिर जग्गातिर गएर फोटो खिच्न सकियोस् अहिले भन्दैछु अब म अलिपुरमा एउटा उयो पार्कहरू जस्तै खोलिएको छ त्यो जग्गा जानु मनलाग्छ मलाई त्यो जग्गामा राम्रो फोटोहरू खिच्न मनलागेको छ एकदमै साह्रो राम्रो फोटो खिच्न मनलागेको छ स्लाइडहरू हानेको स्विमिङ खेलेको त्यस्तो अब कता कता आफ्नो इच्छा हुन्छ नि फोटोहरू खिच्ने त्यस्तो जग्गातिर गएर फोटोहरू खिच्न मनलागेको छ साह्रै